हेलो हजुर नमस्कार भोन्नुहोस् न ए के तपाईँ दार्जिलिङ जानुहुने हो ए ए होइन होइन दार्जिलिङको त्यो रोहिनी उकालो बाटो त राम्रै छ एउटै मात्रै हो अलिक बिजी हुन्छ रोड चाहिँ एउटै भएर है आउने जाने भएर ए हजुर बाटो त अरू पनि छ के घुम्दै जाने सोच्नुभएको हो ए हजुर हजुर होइन रोहिनीबाट उकालो चाहिँ खरसाङ निस्किने एउटा त सिधा बाटो हो है यसमा त्यस्तो तपाईँको त्यो लोकल साइट सिन गर्ने ठाँउहरू त्यस्तो भेट्नु हुँदैन माथि रोहिनीमा मात्र हो अनि तपाईँ यता तिनधारेबाट जानुभयो भने चाहिँ तिनधारे चाहिँ पुरानो रोड हो अनि तर बर्खामा बिग्रिएर बिग्रिएर हो सानो छ त्यो बाटो पनि तर पुरानो बाटो हो तिनधारेबार जानुभयो भने चाहिँ यो पुरानो हाम्रो यो टोय ट्रेनको यो स्टेसनहरू भेट्दै जानुहुन्छ तपाईँहरूले अन्त यो रङटङ भन्ने अहिले फेमस छ तपाईँको यसो बसेर बस्ने त्यहाँ हेर्ने यताउता जग्गा छ त्यताबाट जाँदै जानुभयो भने हुन्छ त्यो बाटो अहिले गाडी अलिक कम्ती कुद्छ तर अब भत्किएर भत्किएर हुन्छ त्यो बाटो पनि सायदै के कस्तो छ अहिले मलाई त्यस्तो थाहा छैन अनि त्यसपछि खरसाङ निस्किनु हुन्छ अनि अर्को बाटो चाहिँ यता तपाईँको टिस्टाबाट उकालो लाग्ने पनि छ कि अनि यो हाइवे चाहिँ तर अस्तिको टिस्टामा आएको त्यो फल्डले गर्दाखेरि चाहिँ भत्किएको छ पर तपाईँको गेल खोला उत्तापट्टि उनन्तिस माइल र ऊ यसको बिचमा चाहिँ भत्किएको छ उता जोर बल्ल बल्ल बनिँदैछ अहिले बनिनु चाहिँ तर राम्रो बनिसकेको छैन सानो गाडी मात्रै जान्छ अनि समय पनि धेरै लाग्छ त्यहाँबाट फेरि उकालो छ तपाईँको टिस्टाबाट त एकदमै अप पर्छ माथि हामीलाई छ माइलसम्म अप पर्छ अनि घुम्दै जाने हो भने त हजुर त्यताबाट पनि जाँदा हुन्छ त्यो त्रिवेणी भ्यु पोइन्टहरू छ लप्चूहरू छ है यता तिनचुलेको त्यो गुम्बा डाँडाहरू भेट्छ त्यताबाट पनि जाँदा हुन्छ हो हजुर राम्रै हो रोहिनीबाट तपाईँको छिटो सिधा पर्छ छिटो पर्छ तपाईँले साह्रो बेसि घुम्ने पोइन्ट चाहिँ भेट्नुहुन्न हजुर हजुर होइन अहिले त दार्जिलिङको एउटा लाइफलाइन त्यही हो उकालो बजार पुग्ने चाहिँ सबैभन्दा धेरै त्यहीँबाट गाडी कुद्छ यता मिरिक भएर पनि जानु सकिन्छ तर एकदमै अप छ त्यो बाटो पनि सानो र अप्ठ्यारो छ त्यताबाट पनि तपाईँ घुम्दै जानु सक्नुहुन्छ अनि माथि तपाईँको खरसाङदेखि उत्ता चाहिँ सानै छ कि बाटो कि अलिक धेरै जाम पनि हुन्छ बाटो पनि सानै छ जोरबङ्गलादेखि उत्ता जामै हो तपाईँ कहिले जानु सोच्नु भएको भोलि कि आजै ए हजुर हजुर त्यसो भए बिहान मसँग जाने हो भने चाहिँ बिहान छिटो निस्कनोस् न है बिहान छिटो निस्किनुहोस् अलिक खालीमा हामी पुगिहाल्छौँ अनि तपाईँको नौ दस बजेहरू चाहिँ त्यो लोकल साइट सिनहरूले गर्दाखेरि चाहिँ तपाईँको बतासेहरूदेखि लिएर एकदमै जाम हुन्छ बतासेदेखि लिएर पर यो रक गाडर्न झर्नेपट्टि कागझोडाको त्यहाँ पर स्टेसनको त्यहाँ पुरै जाम हुन्छ तपाईँ खरसाङमा पनि अलिअलि हुन्छ अलिक छिटो निस्किनोस् न है नम्बर रहेछ तपाईँकोमा फोन गर्नुहोस् न त है कन्फर्म हो जाने सिट राखिदिनु पर्छ कि रिजर्भ लानुहुन्छ ए हुन्छ हुन्छ हजुर ए हस्बेन्डको प्रबलम छ कि तपाईँको ए हस हस् हस् हुन्छ हुन्छ हुन्छ तपाईँको हस्बेन्डलाई यता छेउपट्टि राख्दिन्छु है खिड्कीपट्टि अनि तपाईँलाई चाहिँ यता मेरो छेउमा राख्छु नि है हुन्छ हुन्छ